हेलो साइकल दोकान तपाईँ साइकल दोकानको हुनु हुन्छ तपाईँको दोकानमा कुन कुनको कुन कुन कम्पनीको साइकल छ हौ ए दाम चाहिँ कति कति होला मेरो नातिले साह्रै उयो गर्यो कि बर्थ डे गिफ्ट दिन्छु भनेको थिएँ हो यो पालि चाहिँ मलाई साइकल चाहिन्छै चाहिन्छ भनिरहेको छ हो त्यही भएर चाहिँ दोकानमा आउनु पर्यो भनेको थियो हो साइकल चाहिँ अब अलिक कम्ती दाम मिलाउनु नि ल पहिलाकै ठाउँमा छ कि दोकान ए ल ल हुन्छ आएको थिएँ एक पल्ट ल ल हुन्छ दोकान देखेको छ अब नाति त स्कुल गएको छ हो अहिले त अब नाति आए पछि लिएर आउँछु त्यसले कुन चाहिँ मन पराउँछ हो त्यही किनी त्यही किनिदिनु पर्यो नि अब हुन्छ कि हुन्छ कि के भन्छ यो कुदाएको त साइकल कुदाउनु त जान्दछ कि तर अलिक साह्रै ठुलो होइन अलिक सानो अलिक सानै ठिक्कको कति कति कति इन्चीको छ कति कति इन्चीको छ अलिक सानो साइकलहरू पनि छ होला नि ए म आउँछु ल मेरो नाति मेरो नाति नौ वर्षको हजुर ए ल ल हुन्छ म त आएको थिएँ होला हो यो दुई हजार दुई हजार तेइस तेइस तेइस होइन बाइसतिर आएको थिएँ होला एक पल्ट आएको थिएँ अर्को नानीको लागि साइकल लिन आएको थिएँ हो त्यो साइकल पनि छ छ नि त अब अर्को चाहियो अरे नि त फेरि त्यो त मैले बेचिदिएँ पुरानो पुरानो भयो अरे हो नयाँ चाहियो अरे उसलाई फेरि मेरो नाम सीता देवी छेत्री हो हाम्रो घर यो बाटोकै छेउमा छ फर्स्ट लाइन बाटोकै छेउमा छ ल ल हुन्छ आएको छु कि अब म नानी नानी स्कुलबाट आउँछ हो कुन दिन हुन्छ म टाइम मिलाएर आउँछु नि ल

ल ल ल हुन्छ राखेँ